हेलो भाइ रबिन बोलेको म सन्तोष मामा बोलेको बाह्र माइलबाट र मेरो बाबा र आमा चाहिँ कलकत्ताबाट आउँदैछ र सिलगडीसम्म आउँछ र सिलगडीबाट ल्याउनको लागि चाहिँ भाइलाई फोन गरेको र बाटो घाटो के कस्तो छ यसको लागि चाहिँ भाइलाई भरोसा राखेर चाहिँ फोन गरेको र बाटोमा आउँदाखेरि बाटो ठिक छ कि छैन हो त्यो भाइलाई सब कुरा जानकार हुन्छ र भाइ माथि भरोसा परेर चाहिँ म फोन गर्दैछु र त्यहाँको भाडा कति हो सिलगढीबाट कालिम्पोङ आइन्जेलसम्म कालिम्पोङबाट फेरि घरसम्म ल्याइदिनु पऱ्यो र घरसम्म ल्याउँदाखेरि बाटो घाटोमा के कस्तो हुन्छ कालिम्पोङमा आएर के खाना साना खान्छ कि के गर्छ कि त्यो सोधी खोजी गरेर सब बन्दोबस्त गरेर र घरसम्म ल्याइदिने काम गरिदिनु भयो भने चाहिँ भाइलाई भरोसा राखेर चाहिँ फोन गरेको भाइ हुन्छ कि हुँदैन तपाईँले मलाई बताउनु होस् न